मलाई चाहिँ के कुरामा गर्व लाग्छ भने चाहिँ मेरो तिनजना नानीहरू छ ठुलो छोरा चाहिँ जब गर्छ हो सानो सानो छोरा चाहिँ बाउ आमालाई हामीलाई सघाउने गर्छ सानो छोरी खाना पकाउने जुठो धुने कामहरू छ मेरो तिनजना नानी चाहिँ ज्ञ ज्ञानी छ हामीलाई धेरै सपोर्ट गर्छ हामीमा अब हाम हाम्रो बाउ आमाको त अब जबहरू छैन अनि खेतीपाती गर्छौँ खेतीपाती गरेरै नै नानीहरूलाई पढाएको अनि ठुलठुलो भएको छ ठुलो छोराले जब गर्छ अनि स तिनजना नानीहरू हँ धेरै राम्रो छ यसमा नै हामी हामीलाई खुसी लाग्छ अनि अब छोरी पनि कलेज सकेको कान्छो छोराले पनि धेरै पढेको छ है अनि हामीलाई हामीले तिनजना नानीहरूलाई चाहिँ ठुलठुलो बुद्धिमानी बनाएर चाहिँ यसमा नै हामीलाई गर्व लाग्छ खुसी लाग्छ